म धेरै प्रकारको खानाहरू बनाउने गर्छु है मलाई खाना बनाउनु नयाँ नयाँ रेसिपीहरू ट्राई गर्नु एकदम मन पर्छ म जब फ्री टाइम हुन्छ नेटतिर हेर्ने गर्छु नयाँ नयाँ रेसिपी एकदम मेरो हबी पनि हो कुकिङ चाहिँ धेरै प्रकारको खाना बनाउने गर्छु तर अहिलेसम्म मैले ट्राई नगरेको एकदमै अप्ठ्यारो लाग्ने रेसिपी चाहिँ सेलरोटीको हो सेलरोटी चाहिँ मलाई हातै आउँदैन सेलरोटी पोल्नु चाहिँ हाम्रो आमाले पोल्नु हुन्छ सेलरोटी एकदम मिठो बनाउनु हुन्छ हाम्रो नेपालीको खाना हो सेलरोटी भनेको हाम्रो हरएक शुभ कार्यमा विवाह बर्थ डे हरएक कार्यमा हामी सेलरोटी नभई कुनै फङसन गर्न सक्दैनौँ तर अहिलेसम्म मैले चाहिँ ट्राई गर्नु सकेको छुइनँ त्यसलाई धेरै सामग्री पनि लाग्छ जस्तै चामलको पिठो आँटा चिनी घिउ रिफाइन ओइल यस्ता यस्ता थुप्रै प्रकार लाग्छन् अनि बनाउनु त्यतिकै डिफिकल्ट छ एकदम तातो तेलमा पोल्ने गर्छन् आगोको रापमा एकदम आगोको रापमा वा ग्यासमा पोल्ने गर्छन् त्यही कारण त्यो तातो तेलमा पोल्दाखेरि एकदम कोही बेला हातहरू डाम्नु सक्छ त्यही कारण मलाई त्यो रेसिपी चाहिँ एकदम डर लाग्ने गर्छ अहिलेसम्म मैले कोसिस पनि गरेको छु